म खाना बनाउँछु बिहान हामी नास्ता रोटी मुरैहरू खान्छौँ अनि एघार बाह्र बजी हामी खाना खाना पकाएर दाल भात सब्जी अचार बनाएर खान्छौँ त्यसै गरी बेलुका फेरि खाना खानापिना अब कोही बेला रोटीहरू खान्छौँ कोही बेला भात सब्जी दाल अचारहरू बनाएर खान्छौँ यस्तै खानापिनाहरू बनाएर खान्छौँ हामी सागसब्जी घरकै सागहरू खान्छौँ कोही बेला बजारबाट किनेर ल्याएको सब्जीहरू खान्छौँ यसै गरी खानाहरू बनाएर हामी खान्छौँ तिन टायमै हामी बिहान खा खाजाभुजा बाह्र बजी भात बेलुका पनि कोही बेला रोटी केही बेला भातहरू खान्छौँ घरमा खाना प्रायःजस्तो म पकाउँछु हामी परिवारमा मै खाना बनाएर सबैलाई खुवा खान दिन्छु